म पाहाडमा बस्नुको कारणले गर्दा मलाई ह्यान्ड पम्पको त्यस्तो ज्ञान त छैन तर म कहिलेकाहीँ यी चै मधेस अब आमाको घरै मधेस हुनाले गर्दाखेरि अनि त्यहाँ मधेसमा जाँदाखेरि चाहिँ मेरो म सानिमाको छोरीहरूसँग म ह्यान्ड पम्प भएको ठाउँ जान्थेँ पानी लिनुको लागि त्यहाँ पनि लामो लाइन बस्नै पर्दो रहेछ अनि त्यहाँ हेर्दा चाहिँ अचम्मै लाग्थ्यो कि त्यो एउटा अब महिलाले निकै नै बल लगाउनु पर्दो रहेछ त्यो पानी निकाल्नु लागि पनि त्यही कारणले गर्दाखेरि उनीहरूले निकालेको हेरिरहन्थेँ म अनि गरम महिनामा त सुक्छ जस्तो चाहिँ लागेन पानी किनकि त्यो जमिन मुनि हुन्छ भनेर